हजुर मैले खाना पकाएको छु र पकाउँछु पनि अनि विशेष गरेर यो खाना पकाउनुको लागि चाहिँ मलाई चाहिँ बिहे भयो मराउ बर्थडे अनि पिकनिकमा अनि त्यसैले गर्दाखेरि चाहिँ अब मैले पकाएर दिएको छु र निम्तो आँउछ गाँउमा हाम्रो यस्तै चलन छ है अब गाँउमा केही परि आयो भने अब भोज अब खुवाउने अब चलन छ र त्यहाँ गएर हामीले सघाउने पकाउने काम गरि नै रहेको छु र गर्छु पनि र यो अवसर चाहिँ कसरी भयो भन्दाखेरि चाहिँ गाँउमा त्यहिँ हो हाम्रोमा अब बाहिरबाट मान्छे ल्याउन सकिँदैन है अनि त्यहिँ सघाउने चलन छ त्यही कारणले गर्दाखेरि चाहिँ अनि हामी बाहिर बसेको पनि हो र हामीलाई धेरै नलेज पनि छ यो खानाको बारेमा अनि त्यसो भएकोले गर्दाखेरि अब अहिले इन्डियन चाइनिज कन्टिनेन्टल चल्छ त्यही कारणले गर्दाखेरि चाहिँ मलाई प्रायः नै इन्भाइट हुन्छ र म त्यहाँ गएर धेरै खानाहरू बनाउने गर्छु र मन पराउँछ पनि